खोइ हौ अहिलेको त फोनहरू खोइ के के निस्क्यो निस्क्यो आमामा दुनियाँभरको के खोज्नु रे के हरे के हरे खोइ फोनको नामहरू म त जान्दिनँ खोइ के के नाम हो हो हत्तेरिका म त्यो ट्याकट्याके ठिक लाग्छ मलाई पहिलाको त्यही ठिक लाग्छ सजिलो पनि एकदम सुबिस्ता त्यो त अहिलेको त खोइ के फोनमा घरी नेटवर्क छैन भन्छ घरी के छैन भन्छ जति सक्दो नोकिया ठिक लाग्यो पहिलाको ट्याकट्याके त्यो कालो झर्दा केही नहुने पछारिँदा केही नहुने त्यही ठिक छ मेरो लागि त म त त्यही मन पऱ्यो बेसी हाल्दिनँ हौ म त पैसा अब काम दाम त छैन अब डेढ सय रुप्पेको हाल्यो भने महिना सकिहाल्छ त्यति भए यति भए काफी छ मलाई के जरुरी छैन जरुरीको लागि त

ए भाइ त्यो राम्रो खाले किनेर उनीहरू चाहिँ भाइहरूलाई त पुरा एक्सपिरियन्स छ हामीलाई त के जान्नु छैन त्यस्तो खोइ घरी घरी त अब डिस्टर्भ छ नि यो उयसको एयरटेलको नेटवर्कहरू त ए भाइको भोडाफोनको कस्तो छ खोइ त्यो जगा हेरेर हुँदो रहेछ हौ खोइ डाँडा काँडा हेर्दै हुँदो रहेछ त्यो पनि फोन नेटवर्क नि भाइ ठिक छ मलाई त त्यही ठिक छ कालो फोन ठिक छ ट्याकट्याके पैसा भएको बेलामा हाल्छु पै नभएको बेलामा हाल्दिनँ जरुरी छैन ठिक छ केटा केटीले गऱ्यो भने ठिक छ अरू त खोइ को छ र हौ मलाई कल